र मेरो नकरात्मक अनुभव जब मैले अनलाइन सामान फेरि अर्डर गरेँ तर यति बेला मैले फ्लिपकार्टको माध्यमबाट अनलाइन सामान मैले अर्डर गरेको थिएँ र आज भन्दा छ महिना जस्तो अगाडि मैले अर्डर गरेको थिएँ घरको निम्ति क्रकरी सेट क्रकरी सेट अर्डर गर्दाखेरि मैले फ्लिपकार्टको माध्यमबाट फ्लिपकार्ट एपको माध्यमबाट मैले अनलाइन बुकिङ गरेको थिएँ क्रकरी सेट अनि बुक गर्दाखेरि मैले पेमेन्ट पनि तुरुन्तै गरिहालेँ अनि त्यसको बादमा मेरो अर्डर प्लेस भयो अनि अर्डर प्लेस भए पश्चात् मेरो सामान लगभग आउनु पनि मलाई पन्ध्र दिन जस्तो लाग्यो यति लामो समय मैले पर्खिनु पऱ्यो मेरो सामानको लागि किन भन्दै अरू एपहरूबाट जस्तै एमेजोन भयो अरू अरू एपहरूबाट अर्डर गर्दाखेरि सामान ज्यादा से ज्यादा तपाईँको छ या सात दिन भित्रमा सामान घरमै आइपुग्छ हुनु त फ्लिपकार्टले पन्ध्र दिन जस्तो लगायो क्रकरी सेट मैले जुन चाहिँ अर्डर गरेको थिएँ र प्रथममा त यही नै मलाई अलिकिति नमिठो लाग्यो अनि जब सामान मेरो घरमा आयो र सामान आउँदाखेरि पनि फ्लिपकार्टको जो डेलिभरी बोय हुनु हुन्थ्यो उहाँ उहाँले पनि एकदमै जुन चाहिँ सूचना दिनु भयो त्यो एकदमै सठिक सूचना दिनु भएन घरि कता आउनु घरि कता आउनु भन्दै आ मलाई यताउता टोलाउनु भयो अनि टोलाएको गर्दाखेरि मेरो समय पनि पूरा एकदमै मलाई असुविधा हुन गयो त्यति बेला र नभन्दा नभन्दै मैले सामान रिसिभ गरेँ अनि सामान मैले थापेर म घर आएँ अनि घर आएर मैले खोलेर हेर्दाखेरि त क्रकरी सेटमा दुइवटा क्रकरी सेट फुटेको रहेछ है फुटेको रहेछ र त्यो देख्दाखेरि त झन् झन् मन खिन्न भएर आयो अनि पैसा तिरे बापत जिनिस पनि राम्रो सामान पनि राम्रो नपाउनु एकदमै एकदमै नमिठो कु लाग्दछ अनि मैले फ्लिपकार्टमा गएर कमप्लेन पनि गरेँ तर त्यो कमप्लेनको पनि त्यस्तो कुनै उहाँले रेसपोन्स दिनु भएन र बादमा गएर उहाँहरूले त्यो क्रकरी सेटलाई धेरै धेरै समय पश्चात् फिर्ता गरिदिनु भयो र यो चाहिँ मेरो अहिलेसम्मको अनलाइन सपिङको सबैभन्दा नकारात्मक अनुभव थियो र अबदेखि म आउँदो समयमा फ्लिपकार्टबाट कुनै पनि सामान चाहिँ मगाउने छुइनँ भन्ने चाहिँ मैले सोचेको छु